आज मैले है यस विषयमा बोल्नु पाउँदा आफूलाई धेरै भाग्यशाली ठानेको छु किन भन्दाखेरि हाम्रो नेपाली भाषाको धेरै कम्ती मात्रामा अब मान्छेहरूले सक्छ यसलाई बोल्नु यहाँदेखि हामी सिलगढीसम्म मात्र पनि पुग्यौँ भने हाम्रो नेपाली भाषा चल्दैन यहाँनिर हिन्दी र इङ्लिस अनि बाङ्ला भाषाहरूले हाम्रो भाषालाई एकदमै छोपेर राखेको छ है अहिलेसम्म हाम्रो नेपाली भाषा कहीँ पनि यसरी राम्रोसँगले बोल्नु सकेको छैन हाम्रो भेगबाहेक कसैले बुझिदिने गरेको पनि छैन र आज है हाम्रो दिनेस छेत्रीज्युले है जुन प्रकारको आज यहाँनिर हामीलाई यो अवसर दिनु भयो बोल्ने यो देख्दा एकदमै खुसी लाग्यो अब हाम्रो पनि भाषाहरू धेरै मोर्डनाइज भएर है जान्छ होला सायद र हाम्रो नेपाली भाषाले पनि कतिपय स्थानहरूमा राम्रो राम्रो खालको हामीलाई अब कतिवटा उयो प्राप्त हुन्छ होला तर अहिलेसम्म हाम्रो नेपाली भाषाले कुनै प्ररकारको लाभदायक काम है हामीलाई दिन सकेको छैन किनभने यो भाषालाई मानिसहरूले बुझ्ने गरेको छैन यहीँबाट सिलगढीसम्म पुग्दा पनि हामीले हाम्रो भाषालाई छोडेर अर्को भाषा है बोल्नु हामी बाध्य बन्छौँ कारण कसैले बुझिदिँदैन र अब मलाई लाग्छ है हाम्रो यी कतिवटा माध्यमहरूले गर्दाखेरि हाम्रो भाषाले पनि धेरै उच्चस्तरमा जग्गा पाउँछ होला भन्ने मलाई आशा लागेको छ